मैले चित्र कोर्ने निर्णय कसरी लिएँ भन्दाखेरि पहिला म बाहिर घुम्न गएको थिएँ है र त्यहाँनिर एकजना आर्टिस्टले एउटा आर्ट गर्दैथ्यो जसमा कि अगाडि मान्छे राखेर र त्यो देखेँ म मैले मलाई पनि अलिक इन्ट्रेस लाग्यो है नक्सा बनाउनुको लागि र ड्र गर्नु लागि र चित्र बनाउन लागि अलिक इन्ट्रेस्ट लाग्यो अलिक इन्स्पायर अलिक त्यहाँदेखिको इन्स्पायर पनि भएँ म पनि सक्छु सक्ने रहेछ भन्ने भयो है त्यहीँखि चाहिँ मैले निर्णय लिएँ है विषय चाहिँ त्यही छ मलाई पनि जसमा कि अगाडि मान्छे छ भने उनीहरूको चित्र कोर्नु सकौँ अगाडि जस्तो छ त्यस्तै बनाउन सकौँ विषयहरू यस्तै छ र त्यहाँदेखि चाहिँ मैले एउटा निर्णय लिएँ एउटा चित्र कोर्छु चित्र चित्रकार हुन्छु भनेर